शिक्षा चाहिँ अब यति ठुलो महत्त्व छ है शिक्षामा चाहिँ हो म यो रङ्गोल स्कुल पढेँ त्यहाँ क्लास न सिदेखिको चाहिँ म क्लास नाइनसम्म पढेँ होइन त्यहाँदेखि उपरान्त पढ्नु सकिनँ शिक्षा चाहिँ यत्ति महत्त्व छ है अहिले मैले बुझ्दैछु अब जब हामी स्कुल पढ्दाखेरि सरहरूले भन्नुहुन्थ्यो तिमीहरू अहिले स्कुल प लाइफ चाहिँ यति गोल्डन लाइफ पढ भन्दाखेरि ए स्कुल पढ्नु यति भारी छ यति उयो छ भनेर हामीले सोच्थ्यौँ तर अहिले सोच्छु साँच्चै नै शिक्षा नहुनु जस्तो डरलाग्दो चाहिँ अब लाइफमा केही पनि होइन रहेछ है शिक्षा चाहिँ हाम्रो लागि यत्ति साह्रो महत्त्व मानिससँगको फेस गर्नको लागि यति साह्रो छ शिक्षा छ भने कोही मान्छेले के भन्दैछ भने भने ठक्कै हामीले बुझ्छौँ तर अब जब हामी शिक्षा छैन है मानिसले राम्रै भन्दा पनि हामीले त्यसलाई सही गलत छुट्याउनु यति साह्रो पर्छ हाम्रो नानीहरूलाई चाहिँ अबको आउने जेनेरेसनलाई चाहिँ शिक्षा चाहिँ यति महत्त्व दिनुपर्छ है तर मलाम पढ्नु त इच्छा लाग्थ्यो तर अब मेरो अब घरको परिस्थितिले गर्दा म क्लास नाइनसम्म मत्रै पढेँ त्यहाँदेखि म पढ्नु सकिनँ होइन अब स्कुल जान्थेँ घरको काम थियो है अब त्यतिबेला आब हामीलाई गाइड गर्ने मान्छेहरू पनि त्यति थिएन र आउनु प आ घर आयो घाँसहरू काट्यो त्यस्तै थियो त्यहाँबाट म दुःख सुख गर्दै क्लास नाइनसम्म चाहिँ पढेँ त्यहाँबाट त्यहाँबाट उपरान्त म पढ्न सकिनँ त्यहाँबाट शिक्षा तेतिसम्म मत्तै लिएर चै त्यहाँबाट अब म पढ्नु नसकेको कारणले म कलकत्ता गएँ कलकत्ता गएर मैले पार्लार सिकेँ होइन हुन त हो अब अहिले त भन्छ है मान्छेले जति नै पढे तापनि पैसै कमाउनु मात्रै हो पैसा त जसले पनि कमाउँछ तर शिक्षा छैन भने चाहिँ आफूलाई मानिसको संसारमाथि अब गाउँ घरमा मानिससँग फेस गर्न धेरै नै गाह्रो पर्छ है र पनि म अहिले पनि त्यहाँबाट त्यो क्लास नाइन पढेर म अहिले पार्लारहरू पार्लार सिकेँ त्यहाँबाट पार्लार गरेँ एक दुई वर्ष अहिले मेरो है दोकान छ सानो सोनादामा र पनि त्यति क्लास नाइन पढेको कारणले गर्दा पनि है सही अनि गलत छुट्याउने चाहिँ अब त्यति क्षमता चाहिँ अब छ तर पनि अझै नै अहिलेको नानीहरलाई चाहिँ मलाई चाहिँ लाग्छ धेरै नै शिक्षामा चाहिँ अघि बढ्न पर्छ मान्छेकोमा शिक्षा छ भने सबै कुरो गर्न सक्छ मान्छेमा पैसा प्रसस्त भरम शिक्षै छैन भने उसको जीवन चाहिँ साँच्चै नै अब व्यर्थ नै हो है सही गलत के हो छुट्याउनु सक्दन है त्यही कारणले म शिक्षाको लागि चाहिँ यत्ति डरलाग्दो म उत्साह गर्छु अब आउने नानीहरूलाई शिक्षा चाहिँ एकदमै दिनुपर्छ है त्यही हो अब है शिक्षाको बारेमा अब है मैले जानेको मैले बुझेको चाहिँ मलाई यति नै है सम्म अब मलाई लाग्छ है शिक्षा चाहिँ एकदम हाम्रो लाइफमा महत्त्व उहिले बुवा बाजे बज्यूले शिक्षा के काम हलो जोति माम भन्थ्यो तर त्यो गलत रैछ शिक्षा नै सपै भन्दा ठुलो हाम्रो हतियार हो